म चाहिँ अब यो सिलाइ बुनाइ चाहिँ जब नानीहरूको स्कुलको है छुट्टी हुन्छ तब चाहिँ म यो सिलाइ बुनाइको कामहरू गर्छु किनभने मलाई सिलाइ बुनाइमा चाहिँ एकदमै रुचि छ मलाई एकदमै मनपर्छ अनि त्यही टाइमहरूमा चाहिँ म यसो सिलाइ बुनाइहरू गर्छु सिलाइ बुनाइ भन्दा पनि मलाई कुर्सीको चाहिँ मलाई धेरै नै इन्ट्रेस्ट लाग्छ त्यही भएर मैले कुर्सीको प्रायः बुनेर चाहिँ राखेको छु अनि मलाई सिलाइ बुनाइ चाहिँ एकदमै मनपर्छ